यो ट्य्राक्टर मोबाइल जस्ता यस्ता विभिन्न टेक्नोलोजीहरूले गर्दा अहिलेको अब म अथवा मेरो परिवारमा चाहिँ एकदमै परिवारको अहिलेको अब जुन चाहिँ सिच्वेसन भनौँ अब यसमा निकै सुधार आएको छ र मदत भन्नाले अहिले मोबाइल फोन छ जसमा अब म कुनै कतै टाढा गएको छु म कतै टाढो छु मेरा आमा बाबालाई म भेट्न पाउँदिनँ भनेदेखि मैले मेरा आमा बाबालाई हेर्नु मन लाग्यो अथवा आमा बाबाले मलाई हेर्नु मन लागेको छ भने उनीहरूले मलाई कल गर्नु हुन्छ अथवा भिडियो कल गरेर मलाई हेर्न सक्नु हुन्छ मेरो हाल खबर सोध्न सक्नु हुन्छ र यो सुविधा पहिला मोबाइलमा नहुँदा यस्ता सुविधाहरू थिएनन् र अहिले मोबाइल फोनले यति यो सुविधा मात्र नभएर कतिवटा अब हाम्रो जीवनमा पैसा चाहिबस्छ र पैसा पठाउनु ओर्नु निकै गाह्रो हुन्थ्यो र अहिले टेक्नोलोजीले गर्दा मैले अनलाइन पे गर्न सक्छु त्यसले पनि कतिवटा कुरामा मदत गरेको छ र टेक्नोलोजी भन्नाले मोबाइल मात्र नभएर अब थुप्रै टेक्नोलोजीहरू छ गाडीहरू गाडी घोडा यिनीहरू सबै पनि टेक्नोलोजी नै हो र गाडी घोडाले हामीलाई यता उता कतै जानु छ टाढो टाढो जानु छ यसमा मदत गर्छ र मेरो परिवारलाई मात्र नभएर अरूलाई पनि मदत गर्छ सबैलाई नै र अब टेक्नोलोजीमा अरू भनौँ भने सानो सानो कुराहरू थुप्रै सानो सानो कुराहरू छ जसमा कि वासिङ मेसिनहरू हुन्छ यसले लुगा धुनु अथवा के गर्नुमा तपाईँलाई एक घण्टा लाग्दैछ भने पन्ध्र बिस मिनटमै स सकिहाल्छ तपाईँलाई हातमा त्यो हात चिसो हुने त्यो के के डर पनि भएन होइन र यस्तो थुप्रै कुराहरू छन् जसले कि मेरो परिवारलाई एकदमै मदत गरेको छ र म त अब यहाँनेर मेरो घरमा पहिला खेतीपाती गरिन्थ्यो र पहिला खेतीपाती गर्दा मान्छेहरूले खेताला गएर के के गर्नु पर्थ्यो भने अहिलेको समयमा आएर ट्य्राक्टरहरूले गर्दा यो ट्य्राक्टरहरूले खनिदिनु बारी खनेर अरेर गरिदिएर अहिले निकै सजिलो भएको छ र अरूले भनौँ अरूलाई अरूको जनजीवनलाई र मेरो आफ्नै परिवारलाई निकै सुविधा गरिदिएको छ अहिलेको यो ट्य्राक्टर मोबाइल फोन जस्ता टेक्नोलोजीहरूले